मैले फेसबुकबाट एउटा एप्स देखेँ त्यो एप्सबाट मलाई ब्याग मगाउनु एकदमै मनपर्यो त्यो एकदमै राम्रो कलरको थियो हरियो कलरमा एउटामा एउटा फ्री पनि थियो र म एकदमै खुसी भएर मैले त्यो ब्याग मगाएँँ मगाउ मगाएँ त्यो ब्याग मगाउँदाखेरि मैले त्यत्ति नै बेला पैसा पनि मैले पे गरिदिइहालेँ तर मल पछिबाट मलाई यत्ति साह्रो धोका भयो कि त्यो ब्याग नआएर त्यो ब्यागको सट्टामा त एउटा एकदमै पुरानो घटिया खालको ब्याग आयो र त्यसमा त केही सामानहरू पनि आँट्दैन त्यो पनि सानो न सानो खालको छ एकदमै कलर पनि राम्रो छैन ब्याग पनि एकदमै त्यो घटिया कलरको रहेछ तर एकदमै म मलाई एकदमै दुःख लाग्यो त्यो एप्सबाट त्यसरी मैले नमगाउनु पर्ने थियो रहेछ त्यो ब्याग तर पनि मलाई राम्रो लागेर मैले मगाउँदा मगाउँदै पनि मैले एकदमै भुल गरेछु त्यो मगाएर त अबदेखि चाहिँ मलाई यस्तो यो एप्स फेसबुकको एप्सहरू चाहिँ एकदमै मनपरेन र मैले प सबैलाई नै अब मैले भनेँ फेसबुकको जुन चाहिँ पनि एप्स छ त्यहाँबाट कुनै पनि सामानहरू नमगाउनु भनेर मैले सबै सबै साथीहरूलाई पनि भनिदिइसकेको छु एकदमै राम्रो खालको हुँदैन रहेछ यो एप्स चाहिँ एकदमै झुटो रहेछ यो जुन चाहिँ फेसबुकको एप्सहरू दिन्छ त्योबाट सामानहरू मगाउँदा चाहिँ एकदमै झुटो झुटो सामानहरू आउँदो रहेछ र सबै साथीहरू पनि सबै साथीहरूलाई मैले भनिसकेको छु कि एकदमै यो एप्स चाहिँ एकदमै नमगाउनु एप्सबाट चाहिँ एकदमै नमगाउनु यो फेसबुकको एप्सहरू जत्ति पनि छ झुटो रहेछ झुटो एकदमै झुटो रहेछ